र सबैलाई थाहा छ कि साग सब्जी फल फुलहरू सबै सिजन सिजनमा रोप्छ र वैशाखमा हामीले मकै भयो मकैको लागि गोढगाढ पारेर गाईहरू जोतेर हामीले मकैहरू रोप्नेगर्छ र अहिले यो असार असार महिनामा पानी जब पानी पर्छ त्यतिखेर हामीले सिमी सिमी सागहरू रोप्ने गर्छ